पशुपालनमा किसानहरूले र नर्मल मान्छेहरूले फेस गर्ने प्रब्लम चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा चाहिँ मेन चाहिँ हो यो फ्लूहरू भयो अब फ्लूहरू जब आउँछ त्यत्ति बेला अब एक्कासि यो कुखुरा बाख्रा सुँगुरहरू एक्कासि मर्छ होइन कुकुरहरू पनि बिमार हुन्छ एक्कासि अनि हामीले अब जति बचाउनु कोसिस गर्दा पनि अब बाँच्दैन तिनीहरू होइन त्यत्ति बेला चाहिँ हामीलाई पुरा प्रब्लम फेस गर्छौँ र हामीले केही सोच केही न केही सोचेर चाहिँ पालेको हुन्छ नि त उनीहरूलाई यो केही सोचेर पालेको हुन्छ र उनीहरू एक्कासि बिमार हुँदा एक्कासि मर्दाखेरि त हामीलाई अलिकति दु ख लाग्छ होइन अब फार्मरहरूले चाहिँ अब उनीहरूको मेन इन्कम चाहिँ लाइफ स्टक रिजनबाट नै हुन्छ उनीहरूले कति कुराहरू सोचेको हुन्छ इन्कमहरू उनीहरूको त्यसबाटै सबै हुन्छ यो यो मारेर म यो गर्छु यो यो बेचेर म यो गर्छु भनेर सोचिसकेको हुन्छ र उनीहरू जब अब सबै अब चारोहरू जुटाएर के केहरू जुटाएर सामानहरू जुटाएर कस्तो मजाले पालेको हुन्छ होइन कुकुर गाई बाख्राहरूलाई होइन अनि अचानक त्यस्तो फ्लू आउँदाखेरि चाहिँ पुरा उनीहरूको इकोनमीमा पुरा ह्याम्पर हुन्छ अन्तखेरि माया पनि हुन्छ अब आफ्नो पशुहरू बिमारले गर्दाखेरि मरेको आफूले बचाउन ट्राई गर्दा पनि नबाँचेको देख्दाखेरि चाहिँ अब दु ख लाग्छ नि त यो हो एउटा मेन प्रब्लम अर्को प्रब्लम के हो भन्दाखेरि अर्को चाहिँ एउटा वेदरको प्रब्लम हुन्छ जस्तै कि अब अब हामी गाउँ बस्तीतिर बस्नेहरू मान्छेहरूले चाहिँ अब सुँगुर कुखुराहरूको लागि चाहिँ अब चारो त दिन्छ हामीले तर अब खोस् यो चारो किनेर त दिन्छ चारोको साथ साथ हामीले चाहिँ यो सुँगुरहरूलाई गाईहरूलाई घाँसहरू काट्नु भयो घाँस काट्ने अब जब वेदर एकदमै ब्याड हुन्छ खराब हुन्छ पानी पर्दाखेरि होइन अब घाममा त हामीले सक्छ घाममा अब घाँसहरू टाढो टाढो जग्गाबाट ल्याउनुसक्छ तर अब पानी पर्दाखेरि चाहिँ एकदमै प्रब्लम हुन्छ यो फोडरहरू ल्याउनु चाहिँ गाईहरूलाई अब गाई भयो बाख्राहरूलाई चारो खोज्नु एकदमै प्रब्लम हुन्छ होइन अनि त्यही हो वेदरको एउटा वेदरको प्रब्लम छ अनि स्वाइन फ्लूको फ्लूहरू जस्तै स्वाइन फ्लू भयो होइन स्वाइन फ्लूहरूको प्रब्लमहरू छ अनि केही टाढा जाँदा चाहिँ हाम्रो घरमा चाहिँ अब आमा हुनुहुन्छ मेन चाहिँ आमाले हेरिदिनु हुन्छ सुँगुरहरू कुखुराहरू अनि अब नराम्रो घटना त के भन्दाखेरि नराम्रो घटना चाहिँ अब मलाई एउटा सानोमा थाहा छ अब मेरो फुपा पनि हुनुहुन्थ्यो त्यत्ति बेला चाहिँ फुपा हामीले चाहिँ सुँगुर राखेको थियो घरमा सानोबडे सुँगुर अन्त त्यसको नाम चाहिँ हामीले बुकुने राखिदिएको थियौँ म फुपाले अन्त म चाहिँ बुकुने भन्दै घुक्घुक बुकुनेले चाहिँ त्यो बोलेको जस्तै गर्थ्यो अनि मैले त्यसलाई एकदमै मनपर्थ्यो त्यो बुकुने चाहिँ तर बुकुने पनि पछि खै के भयो भयो होइन बिमार भयो डाइरिया भएको भएको भयो हामीले डक्टरहरू पनि बोलायौँ होइन तर पनि बुकुनेलाई अब दबाईहरू पनि दिएँ खानै खाएन खाना खाएन लास्टमा बुकुने मऱ्यो होइन त्यही लागि मलाई त्यो चाहिँ एकदमै दु ख लाग्छ अनि ह त्यो सोच्दाखेरि बुकुने भन्दै म कति रोएको थिएँ सानोमा अनि यो अर्को भन्नुपर्दाखेरि चाहिँ अब हाम्रो यो गाउँबस्तीमा चाहिँ यो चितुवाहरू निगालेहरू पुरा आउँछ हो अनि मैले चाहिँ कुकुरहरू पाल्दाखेरि अब जर्मन सेफर्ट थियो हाम्रोमा ब्रुनो थियो अनि बेली पनि थियो दुईवटा जर्मन सेफर्टलाई चाहिँ हाम्रो यो निगालेले लगेर चाहिँ निगालेले मारेको मारेको थियो होइन निगालेले मारेको थियो र हामीले अब बेलीलाई त हामीले कति बचाउनु ट्राई गरेँ तर पनि बेलीलाई बेली पनि बाँच्न सकेन होइन अनि अरू कुकुरहरू पुरा कुकुरहरूसँग मेरो पुरा फिक्सन छ माया छ अँ कुकुरहरू अब जिग्मी भयो जिग्मी मेरो पुरा मिल्ने कुकुर थियो ऊ खस्दा पनि मलाई कस्तो माया लागेको थियो कस्तो भएको थियो बिस्वाद लागेको थियो होइन त्यस्तो हुँदोरहेछ कुखुराहरू होइन गाई बाख्राहरू पालेर चाहिँ अब उनीहरूसँग अलगै माया बस्दाोरहेछ अनि उनीहरू जाँदाखेरि चाहिँ कस्तो माया लाग्दोरहेछ